मानिसहरूलाई आफू बसेको ठाउँ आफ्नो भुगोल वरिपरिका ठाउँहरू जान्न धेरै नै आवश्यकता छ हाम्रो क्षेत्रमा कतिपय मानिसहरू छन् जसले आफू बसेको ठाउँलाई नै दुनिया सोच्छन् अनि यसभन्दा बाहिर दुनिया नै छैन भन्ने उनीहरू सोच्ने गर्दछन् र यसका निम्ति उहाँहरूलाई अवगत गराउन धेरै नै आवश्यक रहेको छ र यसका निम्ति मानिसहरूलाई टेलिभिजनको माध्यमद्वारा नभए पढाईको माध्यमद्वारा यसको विषयमा अवगत गराउन सकिन्छ र हाम्रा गाउँमा पनि यस्तो धेरै मानिसहरू छन् जो मानिसहरू आफू बसेको राज्य आफू बसेको ठाउँको नाम पनि भन्न सक्दैनन् वर्णन गर्न सक्दैनन् यहाँ भन्दा एक सय किलोमिटर टाडा ठाउँ के रहेको छ भनेर पनि उनीहरू मुखले प्रस्ट भन्न सक्दैनन् विदेशको त कुरै छोडौँ उनीहरू आफ्नो स्वदेशको आफ्नै ठाउँको आफ्नै जिल्लाको ठाउँहरू पनि कतिपय मानिसहरू खुलस्त बताउन सक्दैनन् कारण उनीहरूकोमा त्यो ज्ञान नभएको हुनाले र यस्ता धेरै कुराहरू भौगोलिक कुराहरू छ जसले गर्दाखेरि हाम्रो मानिसहरूमा चेतना छैन र आफ्नो राज्यबारे कतिवटा जिल्लाहरू छ आफ्नो राज्यमा आफ्नो राज्यमा जुन चाहिँ यो चुनाउ हुन्छ चुनाउका कतिवटा सिटहरू छन् कस्ता कस्ता चुनावहरू हुने गर्छन् पञ्चायत भनेको के हो नगरपालिका भनेको के हो र यो यस्ता यस्ता कुराहरू को नेताले कहाँ राज गर्छन् को नेताले कसरी जितेका हुन् को नेताले के गर्दैछन् कुन चाहिँ राज्यमा के फल्छ कुन चाहिँ राज्यमा कुन चाहिँ खोला छ यस्ता यस्ता जानकारीहरू गराउनुको लागि मानिसहरूलाई चेतना दिन एकदमै आवश्यक रहेको छ